हेलो हजुर भन्नुहोस् हजुर भइहाल्छ नानी कति उमेरको छ तपाईँको आमा बाबा एट्टी एट्टिफाइभ भनेपछि उँहाहरूको केयरटेकर चाहियो उँहाहरूलाई हेरचार गर्ने चाहियो होइन आच्छा कस्तो खालको चाहियो मेल फिमेल कस्तो चाहियो फिमेलै चाहियो भनेपछि कुन एजकोले हुन्छ कति एजको थट थट थर्टीदेखि फोर्टीफाइभको बिचमा है अच्छा भनेपछि अच्छा मेडिकल नलेज भएको है पर्खिनुहोस् अँ एकजना छ तपाईँको अलिकति मेडिकल नलेज पनि भएको अनि भनेपछि उहाँहरू के के रोगी हुनुहुन्छ केही उहाँहरूमा अँ कम्ती मात्रामा कि बेसी मात्रामा के बिमारी हुनुहुन्छ उहाँहरूको ओल्ड एजको बिमार भनेपछि उहाँहरूलाई केयर गर्ने चाहियो है र आ ठिक छ म एकजना एकजना ठिक्कै फिमेलै हुन्छ भनेपछि तपाईँको स्यालरीहरू के कस्तो दिनुहुन्छ अच्छा स्यालेरीहरू ठिकै छ त्यसो हो भने म एउटा तपाईँलाई जुटाइदिन्छु अरू कामहरू के के गर्नुछ त्यहाँ उहाँहरू हेर्नुबाहेक खाली उँहाहरूले अच्छा ठिकै छ त्यसो हो भने भेटेर चाहिँ सेलेरीहरू चाहिँ भेटेर है तर अब जो उहाँले एक्पेक्टेसन उहाँको कति छ त्यति हुनुपऱ्यो त्यति अब उहाँले भनेको है उहाँको एक्सपेक एक्सपेक्ट गरेको भित्रमा चाहिँ तपाईँहरूले प्रोभाइड गर्नु सक्नुहुन्छ भने ठिकै छ उहाँ सायद गर्नु सक्नुहुन्छ